हेलो गुड मर्निङ तपाईँ प्रनिसको मम्मी बोल्नुभएको हैन स्कुलबाट अब स्पोर्ट्स डे आउँदैछ हो अक्टोबर अक्टोबरमा स्पोर्ट्स डे आउँदैछ अब नानी पार्टिसिपेट गराउनु हुन्छ कि हुँदैन तपाईँको इच्छा के छ भनेर सोध्नुको लागि नि कल गरेको नानीले पार्टिसिपेट गरेको छ कि अन्त नानीले अब तपाईँ भन्नुहोस् न तपाईँ अनुमति अब मिन्स पर्मिसन लिनु चाहेको अनि त्यसको लागि त्यसको लागि चाहिँ तपाईँको तपाईँले नानीको लागि किनिदिनुपऱ्यो ह्वाइट सक्स ह्वाइट सुज स्पोर्ट्स सु ओके देन पिटी ड्रेसमा पठाइदिनुहोस् न ल हजुर भन्नुहोस् न

हजुर भन्नुहोस् त हजुर तपाईँहरू पनि आउनुपर्छ ल आठबजी आउनुपर्छ अनि डिपा डिपार्चर टाइम चाहिँ तपाईँहरूको हुन्छ तिन बजी तपाईँहरू नानीहरू लिएरै जानु सक्नुहुन्छ ल अन्त तपाईँको हसबेन्डलाई पनि लिएर आउन सक्नुभयो भने हुन्छ हुन्छ त्यसकै लागि मैले तपाईँलाई इन्फर्म गर्नको लागि चाहिँ कल गरेको नि ल हुन्छ ओके बाइ